र अहिलेको घरहरूमा प्राय दाउराको चुल्हाहरू बालिँदैन पहिलाको जस्तो र अहिले प्राय सबै नै घरहरूमा एलपिजी सिलिन्डर प्रयोग गरेर नै खानाहरू पकाइन्छ जसले गर्दा पहिलाकोभन्दा जुन चाहिँ धुवाँ आउँथ्यो दाउरा बाल्दाखेरि होइन तर यो एलपिजी सिलिन्डरहरू प्रयोग गर्दा त्यो धुवाँहरू चाहिँ आउँदैन त्यसले धेरै सहज बनाएको छ हाम्रो जीवनमा है तर सहज बनायो भन्दैमा फेरि यसको कत्तिवटा सावधानीहरू पनि हामी अपनाउनुपर्ने हुन्छ किनभने यस यसबाट अगर हामीले लापरवाही गर्यौँ भने यसले ठुलो क्षति पनि पुऱ्याउँछ र एलपिजी सिलिन्डर चाहिँ जब प्रयोग गर्दाखेरि चाहिँ हामीले त्यो त्यो ग्यास खोलेर त्यत्तिकै खुल्लै छोड्नु भएन र लाइटर हातमा लिएर मात्रै तपाईँले त्यो ग्यास अन गर्नुहोस् र त्यसलाई बाल्नपर्ने हुन्छ है र जब तपाईँले पकाइसक्नुहुन्छ अथवा त्यसको प्रयोग गरिसक्नुहुन्छ त्यसपछि त्यसलाई फेरि राम्ररी बन्द गरेर र जुन चाहिँ तल सिलिन्डरमा रेगुलेटर हुन्छ त्यसलाई पनि बन्द गर्नपर्ने हुन्छ